हालैको घटना त अब यो भर्खर सिक्किम गान्तोकमा भएको यो क्लाउड बर्स्ट बादल फाटेको कुरालाई लिएर म अलिकिति अगाडि बढ्न चाहन्छु अब यो चाहिँ अब खास त्यही गान्तोक गान्तोकमै टिस्टा त्यसमा चाहिँ अब क्लाउड बर्स्ट भएर चाहिँ धेरै मान्छेको मृत्यु आर्मी मिलिटिरी आर्मीको धेरैजनाले आफ्नो ज्यान गुमाए नानी कसैको कसैको घरमा नानी नानी बाँच्यो आमा बाउ बाँचेन आमा बाउ बाँच्यो नानी बाँचेन कसैको त्यस्तो भयो कसैको प्रेगनेन्ट लेडीहरू थियो धेरै मात्रामा अन्त तिनीहरूले पनि आफ्नो ज्यान गुमायो अन्त धेरै धेरैको धेरै मात्रामा खती पुर्यायो अन्त गाडीहरू गाडीहरू बगाइदियो गाडीहरू डुब्यो घरहरू भर्खर भर्खर खोलेको दोकान क्यान्टिन सब बद्लियो अन्त सब बगायो अनि धेरै मात्रामा लस्ट लस्ट भयो कसैको अब राम्रो कम्पनी इन्डस्ट्रीहरू थियो होला राम्रो राम्रो त्यो सबै नष्ट भन्दा सबै उयो भएर गयो हाम्रो फेरि त्यो आउँदैन अब र त्यो क्लाउड बर्स्ट चाहिँ खासै मान्छेले भन्छ लुनाक ग्लेसियर फुटेर कसैले ड्याम भन्छ त्यो अहिलेसम्म त्यसको पर्फेक्ट एउटा एक्जेक्ट उयो चाहिँ भन्नु सकिएको छैन अब खोजी ल्याउँदैछ अन्त त्यही नै मात्रै त्यहाँनिर अब धेरै हेल्प गर्नुको निम्ति चाहिँ धे धेरै धेरैवटा ठाउँले हेल्प गर्यो जस्तै अब यो गेङ्ग जुन गान्तोक भनेर भन्यो नि यो चाहिँ कर्सियङको हो कर्सियङ दार्जिलिङदेखि निकै निकै टाढो त होइन छेउ साह्रै छेउ पनि होइन त्यही छेउमा सिच्वेटेड त्यो लोकेसन हो त्यो लोकेसनमा चाहिँ अन्त राम्रो राम्रो ठाउँ थियो अब त्यहाँनिर ग्राउन्डहरू पनि अब चिन्न सकेको छैन धेरै मात्रामा ग्राउन्डहरूको पनि अब अब त्यहाँ ग्राउन्डहरूको थियो ग्राउन्डहरू नि छैन सबै नष्ट भएर गयो अन्त मान्छेहरूका मान्छे त्यहाँ मान्छे धेरै मात्रामा धेरै मात्रामा गुमायो अन्त यो समाचारको कथाको बारेमा बताउन सक्नु हुन्छ भन्ने यो जुन छ यो हाल त भयो यो हाल त अब साह्रै अब दुःखित दुःखित हाल भएर गयो अब यो समाचार चाहिँ अब एउटा कसैले गर्ने मान्छे एउटा भर्खरै त्यो भएकोले एउटा नानीलाई त्यो चाहिँ साह्रो दुःख लाग्दो खबर हो यो चाहिँ होइन अब नहुनु पर्ने थियो अब भएर गयो अब फेरि फेरि चाहिँ नहोस् भनेर चाहिँ अब यस्तो छ अब छोरी मान्छेहरू त सेफ छैन अब कतै पनि अब तल न माथि न खर्साङ न कहीँतिर पनि सेफ छैन अब त जोगिनु पर्ने चाहिँ आफू हो फर्स्टमा आफू डिपेनडेन्ट हुनु पर्छ आफू कसैसँग अरूसँग इन्डिपेनडेन्ट भएर हिँड्यो भने चाहिँ अब त्यस्तै हुन्छ तर पनि अब आफ्नो ख्याल आफूले राख्नु पर्छ अरूले अरूको माथि डिपेनडेन्ट हुनु हुँदैन भनेर चाहिँ अब त्यही हो अन्त त्यो भने अब क्लाउड बर्स्ट त्यही खासमा त्यही हो अब बर्स्ट त भयो अनि धेरै मात्रामा गएर अन्त धेरैले आफ्नो आफ्नो ज्यान घुमाएर अनि आर्मी नानीहरूले अनि कसैको कसैले अब केही शिक्षा ग्रहण गर्नु पाएन पढाइ गर्नु पाएन राम्रो त्यही भयो